हेलो के म स्विगीको मान्छेसँग बात मार्दैछु ए दाजु सुन्नुहोस् न मलाई के भन्छ अर्डर गर्नु थियो अहिले यहाँ त धेरै पानी पर्दैछ अन्त के पानीको बेलामा पनि मलाई मेरो अर्डर मिल्नसक्छ होला मलाई यस्तै मोमो र एउटा कोक चाहिएको थियो मिल्छ भने तपाईँहरूले यो एनबियू होस्टेलमा ल्याइदिनु होस् न है अनि अर्डर गर्दाखेरि समय कति लाग्छ होला लाग्नसक्छ होला यसो पानीको टाइममा त्यो पनि मलाई छिटोभन्दा छिटो तपाईँले मलाई जानकारी दिनुहोस् न है कि मेरो अर्डर हुन्छ कि हुँदैन